खुला पानीमा अब खुला पानीमा पौडी खेल्दाखेरि आफूलाई केही पर्छ कि डुबी हालिन्छ कि केही परि आइलाग्छ कि भनेर एउटा प्रोटेक्सन लिने प्रोटेक्सन सुरक्षित रहने केही अँ रबरका ती बल्ब रबरका त्यो उयोहरू दिएको लगाइन्छ त्यसले गर्दाखेरि त्यो रबरबाट पानी भित्र पस्नु पाउँदैन र माथि माथि तरिएर जोगिएर त्यसमा रबरको त्यो उयोसँग मिलाएर खेल्न सकिन्छ अब जहाँसम्म चिप्लो चटानले चटानतिर लागेका लेउ भयो लेउहरूको प्रहारले गर्दाखेरि चाहिँ कतिपन कतिपय अब काट्यो त्यो लेउ लउ चटानमा चढ्दा चढियो काट्यो चिप्लेर खुट्टाहरू र त्यो लेउहरू भित्र पसेको कतिहरू पोइजनहरू भएर के के भएर बिमारी हुने र त्यो जल त्यो पानी पनि रोधक रूपले शरीरलाई अस्वस्थ पार्ने केही लक्षणहरू पनि फेरि फेला पर्न सक्छन् त्यहाँबाट र अलिकति जोगिएरै ऊ गर्नुपर्छ